खेतीपातीमा मलाई धानहरू लटरम्मै फलेको मनपर्छ अनि आलु बैगुन टमाटर यस्ता चिजहरू लटरम्मै फलेको अझै मलाई मनपर्छ र खेतीपातीमा धानहरूमा हामी खेतीपाती गर्दाखेरि चाहिँ हामी आफ्नो घरमा हामी अर्ग्यानिक हामी खानु पाउँछौँ र धेरैसम्म

त्यो अर्ग्यानिकको खानाहरू हामी पाउँदछौँ र हाम्रो स्वास्थ्यहरू पनि धेरै राम्रो हुन्छ बजारमा हामी युरियाकोहरू खाँदाखेरि हाम्रो स्वास्थ्य खराब हुनु जान्छ यसर्थ हामी खेतीतिर नै बेसी हामी धाउँछौँ